दाइ मेरो भाडा कति भयो मसँग अहिले पैसा चाहिँ छैन तर म अनलाइन पेमेन्ट गर्न चाहन्छु के त्यसको सुविधा होला हवस् त यहाँको जिपे आइडी मिल्छ मेरो दुई सय नब्बे रुपियाँ मैले जिपे मार्फत् भुक्तान गरेँ है लिनुहोस्